हराउँदै गएका र संरक्षण गर्न आवश्यक भारतीय कला शैलीहरू मलाई लाग्छ कि काठले बनाएको सामानहरू चाहिँ आजकल छैन हाम्रो गाउँ घरतिर अनि मलाई लाग्छ कि यो सामानहरू चाहिँ काठले बनाएको सा मानहरू चाहिँ संरक्षण गर्न अव आवश्यक अव अवश्यै हुन हुन्छ हुन चाहिँ मलाई लाग्छ धन्यवाद